मैले एउटा स्कुल ब्याग किनेको थिएँ पुमाको अन्त एउटा रिजनेबल प्राइजमा होइन अन्त कालो ब्ल्याक कलरमा थियो अन्त राम्रो थियो फर्स्ट लुक तर स्कुल म बोक्दै स्कुल जाँदाखेरि मैले त्यो ब्याग बोक्दाखेरि चाहिँ अब त्यसको सिलाई पनि कच्चा थियो रहेछ अन्त जुन प्युमा लेखेको प्रिन्ट चाहिँ फेब्रिकले मात्रै गरेको थियो रहेछ राम्रो थिएन रहेछ त्यसको फर्स्ट लुक मात्र राम्रो थियो रहेछ